स्वागत छ तपाईँलाई होइन तपाईँले आफ्नो नेतृत्व दिनुभयो हामीलाई र त्यसको साथसाथै तपाईँले हामीलाई तपाईँको परिचय पनि बताइदिनु होस् न मेरो नाम चाहिँ प्रनेश लेप्चा हो होइन मेरो बाबाको नाम पारस लेप्चा हो अनि मेरो आमाको नाम चाहिँ प्रमिका लेप्चा हो मेरो बोजूको नाम दिलमाया लेप्चा अनि मेरो बाजेको नाम चाहिँ गोपाल लाप्चे हो होइन अनि मेरो ठुलो दिदीको नाम चाहिँ प्रमिका लेप्चा हो अनि सानो दिदीको नाम चाहिँ प्रतिमा लेप्चा हो हामी चाहिँ टोटल हामी फ्यामिलीमा सातजना बी बस्ने गर्छौँ अहिले हामी